म चाहिँ जनावरहरू है गाउँबाटै प्रायः जस्तो किन्ने गर्छु र गाई अथवा सुँगुर है गाईको तपाईँको बिसदेखि तिस तिसदेखि चालिस हजारसम्म पर्छ र सुँगुरको तपाईँको दाम पाँचदेखिको छसम्म पर्छ र गाईबाट हामीले कमाइ है महिनामा त्यस्तै पाँच हजार छः हजार समथिङ त्यस्तै कमाउँछौँ र सुँगुरबाट चाहिँ हाम्रो बर्सेनी तेह्रदेखि चौध हजारसम्म हामीले कमाउँछौँ